पहिलाको जमाना जस्तो हो भएको भए चाहिँ होइन प्रविधिको भएको भए चाहिँ हामी त्यति बेला जमानामा त यस्तो सुविधा थिएन अहिले विज्ञानले गर्दा कति चिजको सुविधा भएकोले गर्दा हामीलाई धेरै होइन समयको बचत हुन्छ नयाँ नयाँ चिजहरू हामी हामीले गर्दा हामीलाई बहुत सजिलो भएको छ यसले गर्दा अहिले अब नयाँ आउने केटीकेटीहरूलाई अगाडि भविष्यमा पनि होइन जीवन बाच्न सहयोग गर्छ कति चिजको नयाँ सुविधाहरू हामीलाई दिएको छ विज्ञान प्रवि प्रविधिले होइन त्यसले गर्दा चाहिँ हामीलाई बहुत विज्ञानले चाहिँ बहुत राम्रो गरेको छ कति जग्गा अब राम्रो पनि छ र पनि पहिला हे पहिलाको जमानामा यस्तो सुविधा थिएन अहिले विज्ञानको जमाना डिजिटल जमाना भएकोले गर्दा चाहिँ हामीलाई बहुत सुविधा दिइरहेको छ हामीले प्राप्त गरिरहेको छौँ र अझै अगाडि भविष्यमा हाम्रो केटीकेटीहरूलाई अझै सुविधा हुने छ